र साथी फुर्बा म तपाईँलाई विशेष यो आउँदो दस तारिक म नेपाल प्रस्थान गर्दैछु कि ससुराली र त्यस त्यसले गर्दा मलाई अलिक गाडीको दरकार पऱ्यो यो दस तारिकको निम्ति तपाईँले कृपया मलाई गाडी तपाईँले पठाइदिनुहोस् न तपाईँ अथवा तपाईँको गाडी म बुक गरिराखेको छु दस तारिकको लागि